बजारमा जुन चाहिँ यो बनाएको कपडाहरू चाहिँ अब छिट्टो मिठो भइहाल्छ यो चाहिँ हातले बुनेको कपडाहरू चाहिँ अब अलिक त्यो मोटो पनि हुन्छ न्यानो पनि हुन्छ र त्यसले गर्दा चाहिँ अब विशेष त्ये जाडो महिनामा चाहिँ अब त्यो हातले बनाएकै कपडाहरू स्विटरहरू मन पराउँछ र पहिला कालिम्पोङ बजारमा चाहिँ मैले एउटा इन्डस्ट्री थियो भनेको सुने त्यो कपडाको आँखाले चाहिँ देखिनँ हौ अहिले चाहिँ त्यो इन्डस्ट्री छैन पनि होला इन्डस्ट्रीयल भन्थ्यो कपडाको लगाहरू बनाउने र विशेष अब त्यो हातले बनाएकोभन्दा मिसिनले बनाएको चाहिँ अब छिट्टो बजारतिर गयो यसो हेऱ्यो हेऱ्यो किन्यो ओऱ्यो कोही रेडिमेडै हुन्छ रेडिमेड यसो छान्यो ओर्यो ल्यायो लगायो हो अब यो हातले बुनेको चाहिँ अब अर्डर जस्तो गर्नु पऱ्यो मोलाई यस्तो कुरा चाहियो यस्तो किसिमको लुगा चाहियो भनेर अर्डर दिनु पर्यो धागो ल्याउनु पर्यो त्यसलाई अर्डर अनुसार बनाउनु पर्यो त्यो लाउनु पर्छ त्यो न्यानो हो विशेष त्यो न्यानोको लागि चाहिँ हातले बनाएको लुगा चाहिँ मन पराउँछौँ मान्छेले